आम्मामामा यो जाम पनि आजै लाग्नुपर्ने आजै मेरो दुईवटा म्याच छ हेर्नुहोस् न कहिले पुग्ने अब यो लङ्कापाडा त्यहाँबाट फेरि त्यहाँ खेलेर मेरो त उता जयगाउँ पनि जानुपर्ने खेल्नु भ्याउँदैन होला हौ दा त्यो यसो सर्टकट बाटोहरू छ भने तपाईँ यसो हेर्नु नि हौ दा तपाईँ त यहाँबाट हिँडिरहनु हुन्छ कुदिरहनु हुन्छ थाहा छ होला नि तपाईँलाई दुई बजी त जसरी पनि पुग्नैपर्छ साढे एक यहीँ भइसक्यो हेर्नु नि केटाहरूले कल गरेर फेरि वाक्कै लगाइसक्यो मलाई दुईवटै पुग्नैपर्छ फेरि नभए त केटाहरूले फेरि मलाई मार्छ नि हौ दा लु न हौ दा कसरी हुन्छ अलिक छिटो गरेर हेरिदिनु न अन्त सर्टकटहरू छ भने लगिदिनु होस् न हौ दा दुई बजीभित्रमा चाहिँ पुर्याइदिनु होस् त मलाई जसरी भए पनि लङ्कापाडा